हेलो के किचनबाट बोल्नुभएको हो हजुर म कालिम्पोङ पाँच माइलबाट बोल्दैछु तपाईँहरूको रेस्टुरेन्टमा अर्डर गर्नु थियो एउटा बिस तारिकको लागि हजुर बिस तारिक चाहिँ तपाईँको बेलुकी चार बजीतिर तपाईँ खानाको अर्डर गर्नु थियो र के के आइटम्सहरू चाहिँ अभाइलेबल हुन्छ मलाई चाहिएको थियो मोमो चाउमिन अनि पिज्जा पास्ता हजुर प्लेट चाहिँ तपाईँको दसजनाको हिसाबले गर्दाखेरि हजुर ननभेज चाहिएको ननभेजमा चाहिँ तपाईँको चिकन बिफ हजुर अनि विशेष गरी चाहिँ मलाई तपाईँको यो रेस्टुरेन्टमा चाहिँ अब अर्डर गर्छु मैले होइन तर तपाईँले अब डिस्काउन्ट चाहिँ मलाई कतिसम्म चाहिँ तपाईँ दिनुहुन्छ ए हजुर हुन्छ अनि डिस्काउन्ड चाहिँ अब तपाईँले एउटा आइटम्समा दिनुहुन्छ त्यहाँदेखि अरू आइटम्समा चाहिँ कतिको तपाईँले दिन सक्नुहुन्छ अर्को कुरा चाहिँ नि तपाईँ अब मेरो के अरे प्रोग्राम घरमा चाहिँ अब यो बुधबार छ त्यसले गर्दाखेरि चार बजी मैले टाइम भनेको छु तपाईँलाई एराउन्ड साढे तिनमा चाहिँ तपाईँ ल्याई सक्नुहुन्छ ए हुन्छ उसो भने अर्डर कन्फर्म गरिदिनुहोस् थ्याङ्क्यु